विशेष अस्ति मैले है मार्केट आउँदा है बजार आउँदाखेरि एउटा डस्टबिन लिएको थिएँ त्यो डस्टबिन चाहिँ मैले घरमा लगेर युजहरू गरेँ है प्रयोगहरू गर्दा चाहिँ अति नै उत्तम है अति नै राम्रो लाग्यो है मेरो लागि चाहिँ एउटा सेफ्टी फिल पनि मैले अनुभव गरेँ